पखाला निको पार्न गाउँतिर धेरै लोकप्रिय घरेलु उपचारहरू पाइन्छ होइन अनि विशेष गरी हाम्रोतिर पाइने हाम्रो गाउँ घरमा पाइने विशेष घरेलु उपचार पखालाको निम्ति पाखन बेत हो एउटा अनि अर्को हर्दी पानी त्यस पछि नुन पानी अनि गोल पत्ता जुन गोल पत्ता मुखमा खाँदाखेरि टर्रो टर्रो अमिलो अमिलो हुन्छ त्यस्तो प्रयोगहरू झारपातको विशेष प्रयोगहरू चाहिँ पखालामा गरिन्छ हाम्रो गाउँ घरतिर